मेरो व्यक्तिगत लक्ष्य चाहिँ आर्मी हुनु थियो तर म हुनु पाइनँ अब सानोमै बाबा खस्नु भयो र भाइ बहिनी पढाउने जिम्मा लिएर भाइ बहिनीलाई पढाउने अगाडि बढाउने उनीहरूलाई बाटो देखाउने मेरो त्यही नै जिम्मेवारी लिएर चाहिँ त्यही लक्ष्य बोकेर चाहिँ अगाडि बढिरहेको छु अनि अहिले भाइहरू पनि आर्मीमा छ बहिनीहरू पढ्दैछ र त्यही नै सबैभन्दा ठुलो कुरो हो उपलब्दि नै मेरो त्यही नै हो